हेलो सुनिता अस्ति त्यो कुरा हुँदै थियो है सपिङको भन्नु नि भन्दै थियो होइन त त्यहाँ पर आरसी मिन्त्री रोडमा है एउटा छ सपिङ सेन्टर त्यहाँनिर चाहिँ सेल लागेको रहेछ हौ मतलब समर सेल राम्रो क्वालिटीको कुर्थीहरूदेखि लिएर त्यो लेगिन्स पेन्सिल पेन्ट है प्ला प्लाजोहरू सबै मन पर्ने डिफरेन्ट कलरमा है मतलब राम्रो राम्रो कलरमा रहेछ सेल बाहेक अरू मतलब रिटेल प्राइजमा पनि किन् किन्दा हुने रहेछ मतलब किन्नु सकिन्छ मतलब त्यो प्राइजहरू पनि रिजनेबल प्राइज लाग्यो आउने है एकदमै राम्रो सेल लागिरहेको छ मैले पनि धेरै नभए पनि एक दुईवटा किनेको छु है सारी पनि छ सारीको पनि सेल लागेको रहेछ यो चाहिँ विशेष अहिले विन सरी समर ड्रेसको लागेको छ है समर सिजन हुनाले आएर झट्टै किन्ने होइन पछि अब विन्टर सिजनको आफ्नै निस्किन्छ समर ड्रेसमा चाहिँ अब सर्टहरू पनि देखेँ मैले टप्स स्पिसियली प्यान्टहरूतिर राम्रो म्याच गर्ने म्याचिङ कलरहरू एकदमै मन पर्दो कलरहरू देखेँ आउने है छिटै आएर लाने मान्छेको भिड देख्दै थिएँ म त्यहाँनिर अन्लाइन सपिङ गर्दा चाहिँ अब कोही बेला हुन्छ नि आफूले चाहेको जस्तो कलर पाउँदैन है यसरी आफ्नै आँखा अगाडि आफूले देखेर किन्दाखेरि चाहिँ धेरै आत्मसन्तुष्टि हुन्छ त्यही भएर चाहिँ आफूले हेरेर रोजेर किन्न किनेको चाहिँ ढुक्क पर्न सकिन्छ है तब अन्लाइन पनि अब राम्रै हुन्छ तर पनि अब त्यति भरलाग्दो चाहिँ मलाई लाग्दैन त्यही त्यही गर्दाले चाहिँ यो अफ्लाइन विशेष यो सेलहरू लागेको बेलामा चाहिँ आफ्नो मनले इच्छाले रोजेर किन्न सकिन्छ त्यसले गर्दाखेरि चाहिँ मैले भनिदिएको आउने ल छिट्टै आएर किन्ने र अब केही पऱ्यो भने अब केही यस्तै फेरि पनि लागेछ भने सेलहरू लागेको बेला म खबर गरिदिन्छु